मैले तपाईँहरूको अनलाइनबाट अनलाइन प्रोडक्ट लिएको थिएँ र जुन प्रोडक्ट मैले लिएको थिएँ जुन मेडिसिन मैले लिएको थिएँ त्यो एकदम मलाई मनपऱ्यो है म यही फिडब्याक दिन चाहन्छु कि एकदमै त्यो जुन दबाई मैले खाएँ त्यो दबाई खाएर मेरो जुन यस्तो घोडाको पेनहरू थियो त्यो एकदमै मेरो पेन एकदमै हराएर गयो र त्यो दबाई जस्तो मैले लगाए त्यस्तै राम्रो एकदम निको भइगयो र मैले मेरो फ्रेन्डलाई पनि त्यो दबाई दिएको थिएँ र उहाँले पनि त्यो दबाई दबाई प्रयोग गर्नु भयो प्रयोग गर्दाखेरि उहाँले पनि एकदम राम्रो रिजल्ट पाउनु भयो र त्यसैले मलाई यो तपाईँहरूको प्रोडक्ट एकदम राम्रो लाग्यो एकदम टू गुड अनि यस्तो प्रोडक्टहरू मैले पहिला पनि अरू प्रोडक्टहरू युज गरेको थिएँ तर मलाई अरू प्रोडक्ट त्यस्तो उयो लागेन है राम्रो लागेन तर तपाईँहरूको प्रोडक्ट मैले युज गरेर प्रयोग गरेपछि मैले थाहा पाएँ के तपाईँहरूको प्रोडक्ट एकदम राम्रो रहेछ म अरूलाई पनि तपाईँहरूको प्रोडक्ट रिक रिकमेन्ड गर्न चाहन्छु र तपाईँहरूको प्रोडक्ट युज गरेपछि अब मलाई अरू प्रोडक्टहरू कुनै पनि प्रोडक्टहरू युज गर्न मन छैन तपाईँहरूको प्रोडक्ट अब तपाईँहरूको प्रोडक्ट मैले एकखेप युज गरेँ मलाई एकदमै फाइदा भयो तपाईँहरूको प्रोडक्टले र तपाईँहरूको प्रोडक्टको जुन क्वालिटी छ त्यो क्वालिटीमा म एकदम प्रसन्न छु र तपाईँहरूको प्रोडक्ट म फेरि पनि अर्डर गर्न चाहन्छु है म बादमा फ्युचरमा पनि अझै म तपाईँहरूको प्रोडक्टलाई अर्डर गरेर युज गर्न चाहन्छु र तपाईँहरूको प्रोडक्टमा जुन जुन क्वालिटी रहेछ है त्यो क्वालिटी चाहिँ धेरै मैले धेरैवटा प्रोडक्टहरू देखेँ तर मलाई यो प्रोडक्ट तपाईँहरूको प्रोडक्ट चाहिँ एकदमै एकदमै असल एकदमै जेन्युन र एकदम जे तपाईँहरूले भन्नु भएको छ यस्तो यस्तो घोडाको जुन पेनहरू छ बडी पेनहरू छ सबै यसले पेन रिलिफ दिन्छ भनेर भन्नुभएको छ साँच्ची नै तपाईँहरूको प्रोडक्ट मैले जब युज गरेँ है मेरो कति वर्षदेखि यस्तो नी जोइन्ट पेन है घोडाको पेन अनि यस्तो सोल्डर मेरो घाँटीमा दुख्थ्यो तब जब मैले जबदेखि मैले तपाईँहरूको प्रोडक्ट युज गरेँ र युज गरेपछि मैले एकदमै राम्रो बेस्ट रिजल्ट पाएँ र रिजल्ट राम्रो पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ तपाईँहरूको प्रोडक्ट एकदमै राम्रो प्रोडक्ट मलाई लाग्यो तपाईँहरूको प्रोडक्टबाट मैले एकदमै रिजल्ट राम्रो रिजल्ट पाएको छु म एकदमै खुसी छु र म तपाईँहरूको प्रोडक्ट मेरो अझै फ्रेन्ड सर्कलहरूमा अझै म रिकमेन्ड पनि गर्नेछु र यस्तो प्रोडक्ट अझै बनाउनुहोस् होला है अझै राम्रो तपाईँहरूले अझै अरू सेग्मेन्टमा पनि निकाल्नु होस् है त्यसको लागि म यो प्रोडक्ट एकदम खुसी छु यो प्रोडक्टको लागि